हाम्रो यहाँ सात माइल क्षेत्रमा चाहिँ मैले सुनेको गाउँको बारेमा चाहिँ अब पहिला पहिला चाहिँ राते भुक भन भन राते राँकेभूत भन्थ्यो अब पुरा पुल्ठो बानेर बालेर चाहिँ गटङटङ हिँड्छ भन्थ्यो अब हामीले देख्दा पनि अब त्यस्तै लाग्थ्यो अलिक छेउमा जाँदाखेरि त्यो केही पनि हामीले देख्दैन थियौँ फेरि अब रातितिर हिँड्दखेरि चुडेल आयो राम्री केटी अब गाडीहरू रोकेर चढ्छ फेरि का रोकिदिनु बहिनी भनेर यसो फर्केर हेर्दाखेरि चुडेल त्यो केटी पनि हुँदैन थियो अरे यति राम्रो हुन्थ्यो अरे अब कतिजाना यसरी गाडीहरू चलाउने ड्राइभरहरू बिमार पनि भएको भनेको सुनेको अर्को अब हामी हाम्रो धारातिर चाहिँ पानी पानी पलाउँछ पानी पलाउँदा चाहिँ सेती नाग हुन्छ भन्नुहुन्छ अब हजुरबुवाहरूले चाहिँ हाम्रोतिर त्यसरी भन्नुहुन्थ्यो पूजा पाठ गर्नुहुन्थ्यो अहिले पनि हामी त्यसरी नै पूजा गर्छौँ तर अहिले चाहिँ हाम्रो गाउँ एकदमै बाक्लो भएकोले गर्दा त्यो भूतहरू चाहिँ अहिले चाहिँ हामीले देखेको पनि छैनौँ चुडेल चाहिँ कता कता देख्छ भन्छ तर अब मैले चाहिँ देखेको छुइनँ यही नै यति नै अब थाहा छ मलाई चाहिँ